म कहिले कहिले गीतहरू गाउँछु कहिलेकाहीँ थाकेर आएँ भने पनि एकछिन चाहिँ गीत गाउने गर्छु कोही बेला गाउँदाखेरि मेरो स्वरहरू यसो भासियो बिग्रियो भने म तातोपानीहरूले एकदमै घाँटीलाई खुल्ला बनाउने प्रयासहरू गर्छु र मलाई गीतहरू गाउनु चाहिँ एकदमै मनपर्छ काहीँ गएर अलिक ढिलो छिटो भए पनि आएँ भने पनि एकछिन चाहिँ म गाउँछु गाउने गर्छु र मेरो गीतमा चाहिँ एकदमै रुचि छ सिङ्गिङ्मा चाहिँ अँ मेरो गलाहरू कोही बेला बिग्रिइहाल्यो भने पनि म चाहिँ एकदमै तातो पानीहरूले कुल्ला गरेर के गरेर चाहिँ एकछिन भए पनि गीतहरू गाउने चाहिँ प्रयास गर्छु